मैले चाहिँ है मटर सिमी मटर सिमी अन्त मसरुमहरू रोपेको छु र अन्त आलु प्याज प्याजहरू पनि रोपेको छु अब मलाई चाहिँ त्यही हँ आलु प्याजहरू रोप्न नै मनपर्छ मलाई खेतीपातीमै अब मनपर्छ